यहाँ बाहिरबाट आइने नानीहरू पढ्ने नानीहरू गाउँमा धेरै छन् उनीहरू आफ्नो आफ्नो प्रकारले बसिरहेछन् कोही पेयिङ गेस्टमा लिएर बसेका छन् कोही आफै बसेर किराया लिएर रुमको भाडा दिएर बसिरहेका छन् बाहिरबाट आउने टुरिस्टहरू उनीहरू जस्तै होमस्टे जस्ता जग्गाहरूमा एउटा होटेलतिर बसेर उनीहरू घुम्न आउनेहरू पनि घुमिरहेका छन् स्टुडेन्टहरू चाहिँ बेसि जस्तो चाहिँ स्कुल राम्रो भएको कारणले गर्दा अहिले बेसी नै बढेको छ यहाँ रुमहरू पनि धेरै मान्छेहरूले आजु त्यो रुम भाडा दिएर आफ्नो पेट पाल्नु छ आफ्नो काम पनि गरिरहेको छन् रुमहरू अब नानीहरूको रुमहरू एउटा अहिले पन्ध्र सयदेखि लिएर दुई हजार पच्चिस सयसम्म पनि एउटा रुम एउटा रुम रेन्ट लिएको छ पेयिङ गेस्ट नानीहरूको लागि चाहिँ पाँच हजारदेखि उँभो पनि छन् र कोही आफ्नो डल्लै उसको गार्जेन लिएर बस्नेहरूलाई यस्तै डल्लै अब तिन कोठा चार कोठा लिएर बस्ने आफ्नो फेमिली नानीहरूलाई पढाउने उनारू आफ्नो आएर बसिरहेछन् उनीहरूले पनि यस्तै रुम भाडाहरू अलिकति ज्यादा छ हजार पाँच हजार दिएर पनि यसरी नै बसी बसो गरिरहेका छन् बसोबासलाई बसिबासो